हाम्रो नेपाली समाजमा दाइजो दिने चलन छैन तर बिहे बिहेमा बेहुली र बेहुलालाई हामीले उपहारको रूपमा चाहिँ दिन्छन् जस्तै कि कतिले घर बनाइदिन्छन् उपहारको रूपमा अनि कतिहरूले अब अर्को घर सर्न लाग्छ जब बेहुला र बेहुली त्यो सामग्रीहरू दिन्छन् घरमा चल्नेहरू सामग्री जस्तै कि प्लेट कपहरू दिन्छन् अनि कतिले सारी नयाँ नयाँ सारीहरू दिन्छन् अनि कतिले नानीको लुगा पनि दिन्छन्